हजुर भन्नुहोस् तपाईँको के सेवा गर्नु सक्छु होला ए तपाईँको फ्यामिलीको लागि ए तपाईँले पेन्ट टि सर्ट त्यही लानु सुटै लानुभयो भने चाहिँ तपाईँको पेन्ट र टि सर्टमा थर्टी पर्सेन्ट डिस्काउन्ट छ हो अन्त तपाईँले कुर्ताहरु लानु चाह्यो भने चाहिँ त्यसमा चाहिँ ट्वेन्टी पर्सेन्ट डिस्काउन्ट छ अहिले अलिकति नयाँ नयाँ सामानहरू आएको छ हो त्यही भएर चाहिँ कुर्ताहरू चाहिँ ट्वेन्टी पर्सेन्ट मात्र डिस्काउन्ट छ अनि त्यसपछि केटाहरूको लागि लानुभयो भने पेन्ट सर्टहरू लानु भयो भने चाहिँ तपाईँको फोर्टी पर्सेन्ट डिस्काउन्ट छ हो अन्त हेर्नुहोस् न तपाईँलाई कुन कुन क्वालिटीको मनपर्छ कटनको मनपर्छ कि त्यो कुन चाहिँ टाइपमा मनपर्छ कि तपाईँले हेर्नुहोस् न ल हेरीकन मलाई भन्नुहोस् न अन्त म तपाईँलाई पठाइदिहाल्छु नि ए हवस् हुन्छ हुन्छ स्योर आउनु सक्नुहुन्छ नि तपाईँलाई कस्तो कस्तो क्वालिटीहरू चाहिन्छ कस्तो टाइपमा लानुहुन्छ कस्तो टाइपमा मनपर्छ हो छानी छानी लानु सक्नुहुन्छ नि अहिले अहिले नयाँ नयाँ सामानहरू आएको छ हो अलिक पैसाहरू चाहिँ त्यही हो तर अब नयाँ नयाँ समानहरू आएको छ राम्रो राम्रो आएको छ सबै सामानहरू एकदम फर्स्ट क्लास आएको छ सबै हो तपाईँहरू आएर हेर्नुहोस् न ल हुन्छ थ्याङ्कयू सम्झिनु भएछ